पश्चिम बङ्गालमा उच्च शिक्षा प्रदान गर्ने प्रमुख विश्वविद्यालय र कलेजहरू त धेरै छन् तर हाम्रो छेउछाउमा भएका कलेज भए परिमल विश्वविद्यालय भयो होइन परिमल कलेज भयो अनि उत्तर बङ्ग विश्वविद्यालयहरू छन् र यहाँका हुनेखाने नानीहरू र सक्ने सम्पन्न परिवारका नानीहरू त अब बाहिर बाहिर कलकत्ता भयो दिल्ली भयो मुम्बईहरू अरूतिर पनि गएर पढ्छन् र हामी साधारण परिवारका नानीहरू चाहिँ हाम्रै लोकल भनौँ न लोकल भन्दा पनि हाम्रो अलिकति नजिकको हाम्रो कलेज परिमल कलेज भयो नर्थ बङ्गाल युनिभर्सिटी भयो यतैतिर नै शिक्षा प्रदान गर्छन् उनीहरूले र यस्ता बाहिरी जति पनि बाहिर भएका ठुल्ठुला कलेजहरू छ यसमा शिक्षा राम्रै भए तापनि हाम्रो लोकल नानीहरू छ यिनीहरूले चाहिँ हाम्रो यतैको सिलगढीसम्मको विश्वविद्यालय उयो के भन्छ नर्थ बङ्गाल युनिभर्सिटी भयो अनि ता परिमल विश कलेज भयो यहीँबाट नै शिक्षा अर्जन गरिरहेका छन्